ट्रेनको फर्स्टमा इन्जिन हुन्छ त्यसपछि जेनेरेटर वार्ड हुन्छ त्यसपछि जेनेरल बुग्गी हुन्छ अन्त स्लिपर पि एन्ट्री कार एसी बुग्गी फर्स्ट एसी सेकेन्ड एसी थर्ड एसी जेनेरल जेनेरेटर वार्ड गार्ड रुम हुन्छ अनि हाम्रो एउटा के भन्छ दार्जिलिङको टोयट्रेन पनि छ त्यसको चाहिँ अब अलिकिति बनावट अर्कै हुन्छ